म खेलहरूमा फुटबल क्रिकेट खेल्छु अनि ब्याडमिन्टन खेल्ने गर्दछु अनि त्यसमा चाहिँ म चाहिँ मेरो साथीहरूसँग खेल्ने गर्दछु त्यो खेल चाहिँ म हाम् हा मेरो घरको छेउमा एउटा प्ले ग्राउन्ड छ जहाँ चाहिँ म हामी खे सधैँ हामी खेल्ने गर्दछौँ र खेल खेल्दाखेरि चाहिँ कुनै पनि खेलहरूले चाहिँ हामीलाई हाम्रो शरीरमा स्वस्थ दिने गर्दछ हाम्रो शरीरबाट शरीरमा आ आउने रोगहरूलाई चाहिँ हटाउने काम गर्दछ हाम्रो शरीरहरूलाई तन्दुरुस्त गर्ने काम पनि त्यो खेल खेल्दाखेरि चाहिँ हुने गर्दछ अनि त्योबाट चाहिँ हाम्रो शरीरलाई रोगहरूबाट जोगाउने स्वस्थ जीवन स्वस्थ बनाउने गर्दछ अनि त्यो खेल चाहिँ मेरो घरको छेउमा एउटा खे म खेल मैदान छ अनि त्यसमा चाहिँ हामी खेल्ने गर्दछौँ